आज कलाको क्षेत्रमा भन्न पर्दा मेरो यो क्षेत्रको कला तथा शिल्प क्षेत्रमा चाहिँ पश्चिम बङ्गाल राज्यमा र आफै नै यसरी केही शिल्प कार भनौँ है र एउटा केही पनि म बनाउँछु बनाउने भएको कारण मलाई यो लाग्छ म जस्तै ब्याम्बो इन्टरप्राइस मार्फत म काम गरिरहे छु ब्याम्बो इन्टरप्राइसमा चाहिँ जस्तो जुन कामहरू हामीले सुरु गरेका छौँ र यसमा चाहिँ मलाई आफ्नो राज्यको आर्थिक विकास को निम्ति टेवा पुऱ्याउन साथै मेरो गाँउमा यसले चाहिँ धेरै म वृद्धि गरेको म मलाई भान हुँदछ विकास पनि भइरहेको कुरोहरू म यसरी थाह पाउँदछु साथै केही योगदान पनि पुऱ्याइरहेको छ जस्तै रोजगार भन्न पर्दाखेरि हामीले केही हाजिरा पाँउन सक्छौँ जब हामी काम गर्छौँ अनि यो रोजगार भन्दाखेरि चाहिँ आज हामी जब काम गर्दाखेरि चाहिँ जो पढिलेखेर नानीहरू बाहिर जस्तै आफ्नो राज्यदेखि बाहिर गएर काम गर्दाखेरि धेरै समस्याको कुराहरू आइपर्दछ त्यसै कारण आज आफ्नै गाँउमा र आफ्नै ठाँउमा यसरी बसेर काम गर्दा चाहिँ एउटा रोजगार मिलेको पनि मलाई एउटा भान हुँदछ र जुन हामीले जे बनाउँछौँ जस्तै ब्याम्बोको चिजहरू कलम भयो तिन चार खालको कलमहरू बनिन्छ अनि यस्तै कलम साथै अन्य धेरै सामग्रीहरू हामीले जस्तै अघि हामी कुरा सुन्दै थियौँ किचनमा चलाउने चिजहरू भयो मग ग्लासहरू भयो बाँसकै ट्रेहरू भयो अन्य धेरै धेरै चिजहरू हामीले यसरी दिनहुँ दिन बनाउँदै जाँदा चाहिँ आज हामीलाई रोजगारमा चाहिँ अब हामीलाई एकदमै सहायता पुगेको हामीलाई लाग्छ र अनि निर्यात पर्यटन अनि यो पर्यटनको कुराहरूमा पनि आज यो कुरोहरू चाहिँ जोहरू आँउछ आफ्नो गाँउमा घुम्न आउनेहरूले उहाँले पनि हाम्रो जुन त्यो बनाएको चिजबिजलाई चाहिँ एकदमै मन पराएर लाने गर्दछ आज उहाँहरूले जो किन्नुहुन्छ हाम्रोबाट किनेर उहाँहरूले लानुहुन्छ लगेपछि त्यो लगेर उहाँहरूले राख्नुहुन्छ साथै अन्य कसैले चाहिँ आज हामीसँग मिलेर उहाँहरूले बिक्रीहरू गर्नुहुन्छ त्यो बिक्रीहरू गर्दा पनि आज हामीलाई मात्र होइन हामी बनाउने हामी काम गर्छौँ भने अन्य जोहरूले लिएर जान्छ घरबाट लाँदाखेरि हाम्रो ठाँउबाट जसले गाडीमा लगाइ पठाउँछ गाडीको एउटा चालक दाजु भाइहरूले पनि गाडी भाडा पाउन सक्छ सामान बोकेको अनि बजारमा लगेर जसले बिक्री गरिन्छ उसले पनि आज पर्सनटेज अनुसार एउटा नाफा लिँदछ अनि घरमा लगेर सजाउनेहरूले पनि आज कसै कसैलाई एउटा गिफ्टहरू हामीले दिने कार्यक्रमहरू पनि हामीले यो कुरोहरू बनाएकोबाट चाहिँ आज यसरी पर्यटन क्षेत्रलाई पनि एकदमै सहायता अथवा राम्रो बनाएको जस्तो लाग्छ र विशेष गरी हामीले भन्दाखेरि चाहिँ जुन हामीले एउटा ब्याम्बोको चिजहरू बनाउँछौँ ब्याम्बोको चिजले चाहिँ आज के फाइदा छ भने चाहिँ हाम्रो जुन ब्याम्बोको चिजहरू जब हामी बनाएको चाहिँ आज जुन चलाइकन अथवा हराउँदाखेरि पनि हाम्रो जुन भूमीलाई एकदमै नोक्सान नपुऱ्याउने कुरामा चाहिँ हामी पक्का पक्कि कुरा गर्न सक्छौँ जुन प्लास्टिकको सामग्रीहरू चलाउँदाखेरि त्यो कुराहरूले चाहिँ आज जमीनलाई नोक्सान पुऱ्याउँदछ भने जुन ब्याम्बो भयो काठको टुक्राहरू भयो त्यो चिजले बनाएको क्षेत्रहरू हस् हरूमा चाहिँ यो जुन हामीले जुन बनाएको कुराहरूले चाहिँ आज नोक्सान नपुऱ्याएको जस्तो लाग्छ अनि पर्यटनहरूलाई पनि हामीले यो कुरोनै जानकारी गराउँदै गरेका छौँ बिक्री भन्दाखेरि बिक्री पनि यसरी नै गरिन्दछ एकले अर्कोलाई अनि अर्कोले अर्कोलाई गर्दै आज हामीले यो बिक्री कार्यहरू पनि गरेका छौँ अनि सङ्ग्रहालय अनि प्रदर्शनी यो सङ्ग्रहालयहरूमा पनि हामीले कुनै कुनै ठाउँहरूमा हामीले आफ्नो गाउँदेखि धेरै टाढा टाढाको सङ्ग्रहालयहरूमा हामीले पुऱ्याउने कोसिस पनि गरिरहेछौँ पुग्दै पनि छ अनि त्यस ठाउँमा राखिरहेको पनि आज हामीले पाइरहेका छौँ अनि प्रदर्शनी भन्दा चाहिँ प्रदर्शनी पनि हामीले गर्ने यो कुनै बेला हामीले मौकाहरू पाउँछौँ सरकारहरूद्वारा पनि आज हामीले ती एउटा मौका दिएको ठाउँहरूमा हामी जब पुग्छौँ पुगे पछि हामीले प्रदर्शन गर्न पाउँदैछौँ अनि हामीले जब गर् प्रदर्शन गर्दछौँ अनि त्यो कुरोहरूमा चाहिँ आज यही बिक्रीहरू हुँदा चाहिँ आज म के भन्दछु भने चाहिँ शिल्प क्षेत्रको अनि राज्य अनि एउटा हाम्रो देश भित्र नै आज धेरै कला तथा शिल्पकारहरूले चाहिँ आज यसरी ध्यान दिएर गरौँ गर्न पर्छ गर्न सक्यौँ भने चाहिँ आज हामी हरेकलाई एकले अर्कोलाई त्यो सहायता पनि पुग्नेछ भनिकन म यही विश्वास गर्दछु अनि तपाईँहरूलाई पनि विश्वास दिलाउन चाहन्छु हामी लागिपर्न पर्छ आज हामी सचेत हुन पर्छ सचेत भइकन चाहिँ आज हामीले एकले अर्कोलाई सरसल्लाह दिइकन हामीहरू अगाडि आउन पर्छ भनिकन म तपाईँहरूलाई यही कुराद्वारा म तपाईँहरूलाई बिन्ती गर्दछु यसै कारण आज म हाम्रो क्षेत्रमा अनि अन्य क्षेत्रहरूमा पनि आज यो कुरोहरूलाई चाहिँ क्षेत्रमा कला तथा शिल्प क्षेत्रहरूले चाहिँ आज राज्यको एउटा आर्थिक विकास तथा वृद्धिमा चाहिँ धेरै योगदान पुऱ्याउँछ भनिकन म तपाईँहरूलाई यो च्यानल मार्फत राख्दछु